मेरो नाम चाहिँ शिवानी छेत्री हो होइन अन्तखेरि अब मेरो पापाको नाम चाहिँ नविन छेत्री अन्त ममीको नाम चाहिँ उर्मिला छेत्री हो अन्तखेरि अहिले चाहिँ म अन्डर ग्रेजुयेट गर्दैछु अन्त अब म चाहिँ पेलिटिकल साइन्स अनर्स हो दार्जिलिङ गभर्मेन्ट कलेजमा दार्जिलिङ गभर्मेन्ट कलेजमा गर्दैछु अन्तखेरि अब मेरो चाहिँ रुचिको चाहिँ अब म चाहिँ यसरी पेन्टिङ्सहरू गराउँछु होइन अब म चाहिँ होम ट्युटर पनि हो अन्तखेरि अब म चाहिँ पेन्टिङ्सहरू पनि गराउँछु नानीहरूलाई होइन मेरो स्टुडेन्टसहरू थुप्रो छ होइन अन्तखेरि अब म डान्स क्लासहरू पनि गर्छु अन्तखेरि अन्त म अब कोही कोही बेला अब घरमा छु भने मेरो फ्री टाइममा म गार्डनिङहरू पनि गर्छु होइन